हेलो दाजु म यो सोमबार गोरुबथान जानु भनेको नक्सलबाट अनि नक्सलबाट कुन चाहिँ कुन कुन गाडी जान्छ हौ गोरुबथान यसो जानकारी दिनुहोस् न